हामी त स्टुडेन्ट भएको हुनाले हामीलाई त्यति अहिले थाहा भएको कुरा छैन तर पनि हाम्रो क्लासमा कुरा गरिरहँदा एक दुईजना युट्युबरहरू पहिला हाम्रो स्कुलमा पढ्थ्यो उनीहरूलाई पनि हामीले के के सुझाउ दिएको थियौँ जस्तै युट्युबमा के कुरा चाहिँ हाल्नु पर्छ युट्युबमा हाल्ने कुराहरू कन्टेन्ट कस्तो चाहिँ बनाउनु पर्छ कि सबले हेरोस् अट्राक्टिभ कन्टेन्ट हुनु पर्छ कि सबैजनाले हेरोस् उनीहरू मनोरञ्जन पाओस् हामीले त्यस्तो धेरै कुराहरू गरेको थियौँ स्कुलमा अन्त अरू त व्यापार विस्तारहरू आदि हामीले अहिले व्यापारहरू त गरेको छैन तर व्यापार गर्नको लागि हाम्रो साथीहरूमा कुरा चलिरहन्छ जस्तै कहीँ दोकान खोल्यो भने के को दोकान खोल्नु पर्छ कसरी दोकान खोल्नु पर्छ त्यसमा के हाल्नु पर्छ कि त्यो एकदम राम्रो चलोस् त्यस्तो कुराहरू